दादा यहाँनिर पुरा जाम रहेछ घुममा ढिलो भइसक्यो मलाई साँढे नौ त अहिले नै भइसकेछ के अब दस बजीसम्म म त्यो स्ट्यान्डमा पुग्छु होला पुग्न सक्छु होला